हेलो हजुर यो दुर्गा ट्र्याभल एजेन्सी हो हजुर हजुर मलाई नि आज हजुर म सिलगढीदेखि बोलेको हजुर सिलगढी यो देवीडाङ्गा तपाईँको नम्बर एकजनाले हजुर हजुर तप तपाईँको नम्बर एकजनाले दिनुभएको थियो कि अन्त हजुर त्यही टिकटकै विषयमा सोध्नु थियो र नि हजुर आसामको ला हजुर हजुर आसामको लागि टिकट के कसो पोजिसन छ भनिदिनुहोस् न आसाम यही अब पूजाको फर्स्ट विकहरूतिर नै अक्टुबरको फर्स्ट विकहरूतिर नै जाउँ भनेर सोचेको हजुर हजुर हजुर एसी थ्री थ्री टायरमा चाहिएको हजुर हजुर हामी चारजना हजुर आउने त्यही तिनचार दिनबादमा नै फर्किने कुरा चल्दैछ तर अब एकहप्ताको लागि हेरिदिनुहोस् न त्यही आउने जाने के कसो छ

हजुर हजुर हेरिदिनुहोस् न हजुर नर्मल चाहियो नि नर्मल हजुर हजुर हजुर ननभेज हो

यसरी हेर्दाखेरि त रातमै ठिक हुन्छ होला बिहानीपख पुग्ने हजुर बिहानीपख पुग्ने हिसाबले नै हजुर हजुर हजुर हेरिदिनुहोस् न जे सजिलो हुन्छ त्यसकै बारेमा भनिदिनुहोस् हजुर लगेज त बेसीभन्दाखेरि पनि अब चारजनाको हिसाबले नै हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हेरिदिनुहोस् न हजुर हजुर हजुर हजुर हुन्छ हुन्छ भनिदिनुहोस् न ट्रेनको पनि भनिदिनुहोस् यता फ्लाइटको पनि दुइटै भनिदिनुहोस् न हुन्छ हुन्छ